मैले यस्तो फिल्मतिर सुटिङहरू गर्ने प्रयास कहिले गरेको छुइनँ अहिलेसम्म त्यस्तो मलाई आफ्नो मैले आफ्नो फोनको क्यामरामा लेन्स लगाएर फोटोहरू खिच्ने फु भिडियोग्राफीहरू गर्ने भएकाले त्यो सुटिङहरू गर् गर्ने प्रयासहरू गरेको छुइनँ अनि डिजिटल फोटोग्राफी भन्दाखेरि फिल्मको छायाङ्कन फिल्मको छायाङ्कन प्रयोग प्रक्रिया चाहिँ फरक छ जस्तो लाग्छ मलाई किनकि मैले अहिलेसम्म फिल्मको फिल्महरूतिर कहिले पनि फोटोग्राफीहरू गरेको छैन अनि अवश्य नै हाम्रो जुन चाहिँ फोनको क्यामराहरू हुन्छ लेन्सेसहरू हुन्छ त्यो भन्दा त डिजिटल क्यामराहरू जसमा जस्तो त्यो फिल्महरूतिर चलाइन्छ त्यो उपयोग गरिने क्यामराहरूभन्दा हाम्रो क्यामरा सँग त धेरै नै फरक हुन्छ अवश्य नै अन्त यसको मलाई फिल्महरूको त्यो जुन चाहिँ फिल्महरूतिर चलाइने क्यामराहरूको त्यो जुन चाहिँ डिजिटल उयोहरू छ त्यसमा चाहिँ मलाई कुनै पनि सुझाउहरू छैन अहिलेसम्म मैले त्यस्तो प्रयास गर्ने कोसिस गरेको छुइनँ